हाम्रो गाउँमा अहिले सिँचाइको केही सुबिस्ता छैन खेतीपाती लगाउने जगा पनि छैन अहिले टी गार्डनले सब चियापत्तीको गाछहरू लगाएको छ कम्पनीले अन्त त्यो हामीलाई त्यो अलि अलि जमिन दिएकोमा मान्छेले अब अलि अलि गुवा केराहरू यस्तै तुलफुलहरू अलि अलि के के लगाएको छ बाँसहरू आफ्नो जमिन जति छ त्यो भित्रमा अन्त त्यस्तो सिँचाइको त सुबिस्ता छैन बगानबाट जुन चाहिँ पानी दिएको त्यो मान्छे राखिदिन्छ चौकिदार त्यो चौकिदारबाट उनीहरूले दिउँसोको चौकिदार मात्र हुन्छ पानी हेर्ने त्यो पनि अब अब टाइममा अहिले हो खडेरीले गर्दा पानी नै पाउनु मुस्किल परिसक्यो अरूको त केही सुबिस्ता छैन यहाँ त अब सब अब जमिन नै छैन भनौँ भने आफूले केही खेती लगाउने पहिले त अब बगान नचल्दा पहिले त्यही जगामा हामीले धानहरू लगाउँथ्यौँ अहिले धान कोदो मकै सब लगाउँथ्यौँ पहिले अहिले त धान कोदो त पर जावोस् एउटा खुर्सानी रोपी खाने पनि मान्छेको जगा छैन कतिजनाको कतिजनाको चाहिँ अब अलि अलि हुनेहरूले गुवाहरू लगाइहालेको छ यस्तो अब सजनाहरू यस्तो तुलफुलहरूमा यस्तै लगाउँछौँ

अहिले त अब बगानको अब चियापत्तीको नर्सरीहरू राख्छ अलि अलि जगाहरूमा जगा जस जसको छ तिनीहरूमा आफ्नो आफ्नो प्राइभेट नर्सरीहरू खोलेको छ अन्त कतिले चाहिँ अब फुलको नर्सरीहरू पनि राखेको छ अन्त अरू खेतीहरू चाहिँ अब टोटल्ली नै बन्द भएर गइसक्यो अब धान कोदो मकै फापर तोरी यस्तोहरू चाहिँ अब प्रायः कोमा छैन लगाउने सिस्टम नै अब मेटिसक्यो यो सब अब अलि अलि हुनेहरूले अब यो पानी नै हुँदैन सिँचाइ नै अब यहाँ सुबिस्ता छैन कसरी लगाउने सब त अब लगाएको कुरोहरू पनि टाइम नभईकन सब सुकेर गइहाल्छ त्यसले गर्दाखेरि केही लगाउने उयो छैन बगान त सुकेर गइसक्यो कतिवटा गाछहरू सब मरिसक्यो पानीको पानी नभएकोले गर्दा त्यो भएको जगामा अलि अलि पानी पायो भने त्यही मान्छेले गाग्रीबाट यस्तोबाट पनि चिया गाछतिर लगाउने सिस्टम छ नभए त अब पानी नभए पछि त छैन केही अहिले त मान्छेको खाने पानी नै त हुँदैन सिँचाइमा त अब त्यो तुलफुलमा त लगाउने त पर जावोस् खानु पनि मुस्किल परिसक्यो अब बोट बगैँचाहरू सब सुकेर गइसक्यो यो पालि त लामो खडेरी भयो र हाम्रो त एरिया नै प्रायः बगान एरिया परेर होला अरू खेतीपातीको अब लगाउने उयो पनि छैन बगानले आफ्नो आफ्नो पहिलेको जमिनहरू सब बगानले लगिहाल्यो त्यसले गर्दाखेरि अरू खेतीपाती लगाउने जगा पनि छैन अनि बगान खोले पछि त खेतीपाती नलगाएर र अब त अलि अलि जगा छ भने पनि मान्छेले लगाउनु नै छोडिसक्यो सबमा गुवा लगाइदियो बास गुवा लगायो भने यस्तो यो पनि गरिरहनु पनि नपर्ने सजिलो त्यसलाई एक खेप गोड गाड गरिदिए पछि बास भइगयो बिरुवामा यसो अलि अलि पानी हालिदियो त्यसलाई अरू केही गर्नु पर्दैन गुवा लगाउनु फाइदा जगा हुनु हो भने चाहिँ हाम्रो एरियामा गुवा पनि राम्रोसँगले नै हुन्छ त्यसले गर्दाखेरि प्रायः मान्छेले अलि अलि जमिन भएकोमा प्रायःले गुवा लगाएको छ अरू रुख पात भन्दा पनि गुवा सजिलो हुँदो रहेछ अलिकति सिजनमा अब त्यो फाइदा पनि हुन्छ गुवाबाट त्यो भएर गुवा लगाउँछन् अरू फलफुलहरू पनि त्यस्तै बेसी छैन यो मधेस पनि होइन यो लेक पनि होइन यो बिचको स्थान जगा परेर होला त्यस्तो राम्रोसँगले केही पनि भएन गुवा चाहिँ अब हुन्छ यहाँ चाहिँ प्रायः सबको गुवा मात्र छ यस्तै छ हुनु त सिँचाइ चाहिँ हाम्रो गाउँमा छैन सिँचाइको सुबिस्ता चाहिँ छैन यहाँको स्थिति अब त्यस्तो छैन नराम्रो भनौँ अब सिँचाइ नभइसके पछि त्यही सुक्खा सुक्खा छ प्रायः अब त्यही अलि अलि भएको जगामा मकै लगाइन्छ अलि अलि सानो कोठेबारीमा कसैको त त्यो कोठेबारी पनि छैन कोठेबारी हुनेहरूले अलि अलि अलि मकै लगाउँछ नहुनेहरूले त्यही पनि लगाउँदैन अरू त धान कोदोहरू त कुरा नगरे पनि हुन्छ